मलाई मनपर्ने अब चलचित्र वा टिभी सो भनेर भन्नुमा चाहिँ म चाहिँ चलचित्र चाहिँ मैले हेरेको चलचित्र चाहिँ मलाई धेरै असाध्यै मन परेको चाहिँ हिन्दी चलचित्र थियो है त्यो चाहिँ मन फिल्म हो मन चलचित्र हिन्दी चलचित्र हो त्यो चाहिँ त्यो चाहिँ एकदमै राम्रो कहानी स्टुडेन्ट अब स्कुलको विद्यार्थी जीवनमा हेरेको त्यो चलचित्र चाहिँ मलाई धेरै मनपर्छ त्यो मन चलचित्र चाहिँ है त्यसमा चाहिँ अब मेन अब मुख्य अब रोल चाहिँ आमिर खान अनि त्यसमा अब मनिषा कोइराला थियो है धेरै राम्रो चलचित्र थियो छ र मलाई कहानी एकदमै चलचित्रको एकदमै राम्रो कहानी मन परेको आमिर खान र अब मनिषा काइराला चाहिँ धेरै राम्रो भूमिका त्यसमा चाहिँ निभाएर चाहिँ मलाई त्यो चलचित्र चाहिँ असाध्यै मनपर्छ अब हामी साथीहरू स्कुलको साथीहरूले हेरेकोले म त्यो चलचित्र चाहिँ अझै पनि म त्यसलाई क्या सम्झी रहन्छु भुल्न सक्दिनँ म त्यो चलचित्र अब विद्यार्थी जीवनमा अब कस्तो अब हेरेको त्यो भएर अनि अर्को टिभी सो टिभी सो चाहिँ सोनी एन्टरटेनमेन्टको चाहिँ मलाई टिभी सोमध्ये चाहिँ अब सिरियलमा चाहिँ कथा मनपर्छ कथा सिरियल छ एउटा एकदमै राम्रो छ त्यो चाहिँ अब कथा चाहिँ अब केटीको नाम हुन्छ ऊ चाहिँ एउटा सिङ्गल मदर हुन्छ आमा हुन्छ होइन अब उसको अब पति चाहिँ मरेको हुन्छ बितेको हुन्छ त्यो भएर चाहिँ अब स्ट्रगल अब एउटा सिङ्गल आमाले गर्नु पर्ने अब दुःख एउटा छोरा हुन्छ उसको लागि चाहिँ अब कस्तो गर्नुपर्ने उसले कति धेरै स्ट्रगल अब दुःखहरू गरेर चाहिँ अब नानीलाई चाहिँ अब हेरेको छ एउटा सिङ्गल आमा भएर त्यो चाहिँ एकदमै कहानी राम्रो छ त्यो कहानी चाहिँ मेरोसँग मिल्छ र चाहिँ मलाई साह्रै मनपर्छ त्यो टिभी सोको सोनी एन्टरटेनमेन्टबाट आउँछ र त्यो सिरियल चाहिँ मलाई धेरै नै मनपर्छ कथा एकदमै स्ट्रङ आमा छ उसले कुनैपनि दुःखलाई चाहिँ अब उसले उसको नानीको छेउमा चाहिँ देखाउँदैन जस्तै दुःख परे पनि हरेक इच्छाहरू उसको नानीको पुरा गरिदिन्छ अन्त त्यस्तो छ त्यो सिरियल चाहिँ त्यो भएर चाहिँ मलाई धेरै नै मनपर्छ त्यो चाहिँ हरेक मनडे टू सोमबारदेखिको सोमबारदेखिको शुक्रबारसम्म आउँछ साढे आठमा अनि साढे आठमा चाहिँ म पर्खिरहन्छु त्यो सिरियल हेर्नुलाई चाहिँ एकदमै राम्रो